मलाई खाना बनाउँदा धेरै मनपरेको नुस्का चाहिँ मेरो भोटे धनिया हो म जब सब्जीहरू पकाएर राख्छु त्यसमाथिबाट भोटे धनिया हाल्छु त्यसलाई छोपेर दुई मिनटपछि खोलेर हेर्दा त्यसबाट राम्रो सुगन्ध पनि आउँछ त्यसले खानामा पनि राम्रो टेस्ट पनि दिन्छ र यो मेरो गाउँघरमा नै पाउँछ यो भोटे धनियाहरू र यसको टेस्ट चाहिँ मलाई मनपर्छ म यो भोटे धनिया हर सा सब्जी जस्तै फ्राई बनायो ग्रेभी बनाायो रसवाले बनायो त्यसमा पनि हाल्ने गर्छु भोटे धनिया किनभने यो मलाई एकदमै मनपर्ने र माया माया गर्ने मैले नुस्का हो यो यो चाहिँ म त हर हरेक म डिसहरू खानाहरू बनाएको बेलामा म यो यो युज गर्ने गर्दछु